म भारतीय मिडियाबारे चाहिँ यो भन्न चाहान्छु कि अहिलेको न्युजहरू चाहिँ एकदमै अब जे छ त्यो चाहिँ देखाउँदैन होइन जे छ त्यो चाहिँ देखाउँदैन जे सच्चाई छ त्यो चाहिँ देखाउँदैन अरू भन्दा त्यो बढाइचढाइ गरेर निगेटिभ कुरालाई चाहिँ अगाडि राख्छ पोजेटिभ कुरा चाहिँ अगाडि राख्दैन निगेटिभ कुरा चाहिँ अगाडि राख्छ त्यही अहिले घडीको न्युजहरूमा चाहिँ त्यही छ होइन अब त्यो राम्रो कुराहरू चाहिँ कहिले देखाउँदैन राम्रो कुरालाई पनि नराम्रो बनाएर पेस गरिदिन्छ होइन अब त्यस्तो नै मलाई चाहिँ मन पर्दैन त्यसको बारेमा त्यो बारेमा चाहिँ म भन्न चाहन्छु कि त्यस्तोहरू चाहिँ अब पोजेटिभ जे छ त्यही देखाइ दिइओस् होइन अब निगेटिभहरू चाहिँ अब नदेखाओस् बरु भन्दा पोजिटिभलाई पोजिटिभै देखाओस् निगेटिभलाई निगेटिभै देखाओस् होइन अनि म त यहाँ दार्जिलिङमा भएर यहाँनिर के भन्छ हिमाली च्यानल नमस्ते खरसाङहरू हरू पनि हेर्छु अन्त त्यसरी बढाइचढाइ गरेर राम्रो कुरालाई पनि नराम्रो बनाएर पेस गरिदिन्छ त्यही नै अब मलाई चाहिँ अब त्यसमा नै मलाई अलिकति छ अब्जेक्सन छ आब त्यो चाहिँ अब पहिलाको जतिको चाहिँ छैन अहिले चाहिँ न्युजहरू पनि मान्छेहरूले राम्ररी हेर्नु चाँहदैन कि यस्तो हेर्दाखेरि पनि आब यो चाहिँ फाल्तु फाल्तुको कुरा गरेको हो जस्तोहरू खालको चाहिँ देखाइ दिन्छ त्यसैले अहिले घरी मन पर्दैन मलाई चाहिँ होइन त्यही भन्न चाहन्छु म चाहिँ